हजुर मैले बोल्ने भाषा शैली चाहिँ तपाईँको दार्जिलिङमा चाहिँ यो शैली मैले अहिले बोली रहेको चाहिँ दार्जिलिङको शैली हो तर धेरै अघि सबै धेरै जना ठुला ठुला लेखकहरू र साहित्यकार नेपाली साहित्यकारहरूको यो एउरा धारणा थियो कि दार्जिलिङमा पनि मानिसहरू विशुद्धरूपमा नेपाली बोल्ने गर्छन् भनेर तर अहिले हालैमा आधुनिक युग अहिले जुन चलिरहेको छ यो युगमा तपाईँले अहिले हेर्नुभयो भने नेपाली भाषाको धेरै नै परिणत भइसके परिणत भैसकेको छ यो धेरै मिस्सिइसकेको छ अरू भाषाहरूसँग र अहिलेको भावी पिँढी नेपाली विशुद्ध रूपमा बोलिरहेको पनि बोलिरहेको पनि हुँदैन म पनि त्यही पिँढीको नै एउटा अङ्ग हो र मेरो पनि विशुद्ध छैन दार्जिलिङको शैली धेरै अर्कै छ यदि नेपालको नेपालीहरूसँग तपाईँले तुलना गर्नुभयो भने हामीले यहाँ हिज्जेदेखिको लिएर हिज्जेदेखि लिएर तपाईँको बोल्नेको बोल्ने शैलीदेखिन्को लिएर लिनु भयो भने धेरै नै अलग छ धेरै नै भिन्नता भइसकेको छ धेरै नै यसमा अब यसलाई तपाईँलाई भन्नु पर्यो भने भन्नुपर्दा अब यसमा अरू भाषाहरूको धेरै नै मेल मिलाप भइसकेको छ अङ्ग्रेजी धेरै तपाईँको प्रयोग गरिन्छ आजकल नेपाली बोल्दा धेरैलाई नेपाली शब्दहरूको केही भान पनि हुँदैन र सुब्बाहरूलाई हेर्नु हो भने उनीहरूको आफ्नो यदि भाषा बोल्छन् भने नेपाली बोल्दा उनीहरूको अलिक अर्कै शैली हुने गर्छ लेप्चाहरूको तपाईँहरूले हेर्नुभयो भने उनीहरू नेपाली त बोल्छन् तर उनीहरूको भाषा शैली अलिक बेग्लै हुन्छ धेरै नै बेग्लै भएर जान्छ यसरी हेर्नुभयो भने धेरै प्रकारको शैलीहरू छन् भाषिकाहरू धेरै हुने गर्छन् हरेक ठाउँको आफ्नै एउटा प्रकारको भाषा शैली छ यदि दार्जिलिङको तपाईँले कमानमा जानुभयो भने उनीहरूको आफ्नै एउटा प्रकारले बोल्ने गर्छन् बस्तीमा जानुभयो भने उनीहरूको नेपाली भाषालाई नै उनीहरूले धेरै अलग किसिमले बोल्ने गर्छन्